मलाई घरमा जानवरहरू पाल्नु पुरा मनपर्छ मेरो घरमा चारवटा कुकुर अनि तिनवटा बिरालो छ मलाई कुकुर र बिरालो किन मनपर्छ भने चाहिँ कुकुरले चाहिँ हाम्रो घरमा हाम्रो घरको सुरक्षा गर्ने काम गर्छ अनि बिरालोहरूले घरमा जति पनि मुसाहरू हुन्छ र बाहिरदेखि आएको किरा फट्याङ्ग्राहरू सबै मारेर खाने गर्छ त्यही भएर मलाई घरपलुवा जानवरहरू पुरा मनपर्छ